दार्जिलिङ जिल्लामा लोकप्रिय खाद्य भनेको मान्छेहरूले खाइरहेकै पहिल्यैदेखिको खाइरहेकै खाद्य चाहिँ हो गुन्द्रुक गुन्द्रुक चाहिँ त्यसको झोल बनाएर पनि खानु सक्नुहुन्छ गुन्द्रुकको झोल मिठो हुने गरेको छ अनि त्यसको गुन्द्रुकको अचार पनि बनाउन सक्छ गुन्द्रुकको अचार पनि मिठो हुन्छ त्यसको तिहुन पनि बनाउँदा हुन्छ त्यो अलिक अमिलो अमिलो हुन्छ त्यो गुन्द्रुक चाहिँ यो संसारभरि कहीँ नै देशभरि कहीँ नै पाउने गरेको छैन हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ पाउने गरेको छ अरू कहीँ नै पाउँदैन त्यो गुन्द्रुक हाम्रो दार्जिलिङमा पाउँछ अनि अर्को हो किनेमा किनेमा पनि भटमास कुहाएर बनाउँछ भटमासलाई कुहाएर बनाउने गरेको छ त्यो पनि साह्रै नै मिठो हुने गरेको छ पहिल्यैदेखिको खाँदै आएको हाम्रो बाजे बोजूहरूले यो सबै कुराहरू खाँदै आएको हो किनेमा पनि हो अन्त किनेमा पनि साह्रै नै मिठो हुने गरेको छ अनि अर्को चिज चाहिँ हो सिस्नो सिस्नो चाहिँ अब अरू विभिन्न ठाउँहरूमा पाउँछ त्यसको विभिन्न ठाउँहरूमा तर हाम्रो पाहाड यहाँ दार्जिलिङ जिल्लामा चाहिँ पाउने गरेको छ पुरा मात्रमा पाउने गरेको छ बाजे बोजूहरूले खाँदै आइरहेको हामीले पनि खाँदै आएको नै गुन्द्रुकको झोल साह्रै नै मिठो हुने गरेको छ अनि यसले पुरा ताकत पनि दिने गरेको छ पौष्टिक खाना हो यो राम्रो खाना हो अरू भन्दा त्यो बाहिरको खाना खानुभन्दा चाहिँ हाम्रो गुन्द्रुक किनेमा सिस्नोहरू चाहिँ राम्रो हो हाम्रो यहाँ गाउँघरमै पाइहाल्थ्यो यो अरू बाहिरतिर जानु पनि पर्दैन यो किन्नुको लागि हाम्रो गाउँमा बनाउँदा पनि हुन्छ गाउँ घरमै पाइहाल्छ अरू कहीँ पाउँदैन हाम्रो यहाँ दार्जिलिङ जिल्लाभरिमा पाउने गरेको छ यहाँ पुरा मात्रमा पाउने गरेको छ अरूतिर तपाईँ अरूतिर खोज्नु जानु भयो भने त्यति पाउने गरेको छैन पाउँछ होला कताकता तर हाम्रो दार्जिलिङ जस्तो मिठो चाहिँ पाउनु हुँदैन तपाईँले हाम्रो यहाँ दार्जिलिङमा साह्रै नै मिठो हुन्छ हाम्रो बाजे बोजू पुर्खाले खाँदै आएको चिज हो यो हाम्रो बाजे बोजू पुर्खाहरूले बनाएर आएको यो खाना